मैले क्लास फाइभमा हुँदाखेरि चाहिँ टम एन्ड जेरीको एउटा स्केज आर्ट बनाएको थिएँ र त्यो स्केज आर्ट मैले अब कपीमै राखेको थिएँ होइन अन्त त्यतिबेला मेरो आमा र आपाले हेरेको थियो त्यो कपीको होइन त्यो कपीमा हेर्दाखेरि त्यो आर्ट देख्दाखेरि अब राम्रो छ यसले राम्रो बनाउँदो रहेछ भनेर मलाई भनेको थियो त्यतिबेला होइन र स्कुलमा मैले त्यो साथी भाइहरूलाई पनि देखाएको थिएँ अँ राम्रो बनाउँदो रहेछस् तैँले त्यस्तो भन्दाखेरि चाहिँ मलाई पनि अलिक अब अझै अझै अब मेहनत गरेर म अब अलिक राम्रो बनाउने प्रयास गर्छु भन्ने अब जोसहरू आयो मलाई होइन त्यो आर्ट बनाएकोदेखि उता चाहिँ त्यहाँदेखि अरूहरूले पनि मलाई भन्नु थाल्यो होइन अब राम्रो बनाउँदैछस् अब यसलाई कन्टिन्यू गर्नु तैँले तँ राम्रो छस् यसमा त्यस्तोहरू भन्दाखेरि अब मलाई पनि राम्रो लागेको थियो त्यही जोस अब अलिक जोसिएको थिएँ त्यहाँदेखि चाहिँ म यता